अब पानी चाहिँ उतापट्टि मेरो घर उतापट्टि खोल्सा छ एउटा होइन सालभरि सुक्दैन सानो भए पनि आइबस्छ त्यहाँबाट पाइप लगाएर पानी तानेको छु त्यो चाहिँ अब अब सब्जीहरूतिर होइन फलफुलमा फुलहरूमा पनि त्यही लाउँछु अन्तखेरि त्यो पानी बाथरूमहरूमा पनि युज हुन्छ लुगा सुगा धुनु पनि काम लाग्छ होइन अन्त खानेपानी चाहिँ धाराबाटै ल्याउँछु म